मलाई चै एकपल्ट घुम्न जान मन लागेको ठाउँ चाहिँ काठमाडौँ हो त्यहाँनिर साह्रै जान मन लागेको छ हौ त्यहाँनिर काठमाडौँमा चै एकपल्ट जाउँ भनेको मलाई त्यहाँनिर मन पर्छ काठमाडौँ जानु अनि त्यहाँनिर चाहिँ एकदमै मैले मुभीतिर पनि हेरेको काठमाडौँमा अब त्यहाँको एकदमै वेदरै आबो एकदमै राम्रो छ आफुलाई शान्ति लाग्ने एकान्तमा गएर बस्दाखेरि हामीलाई शान्ति हुन्छ नि त्यस्तोहरू अनुभव हुन्छ नि त्यसतै मलाई चाहिँ मनपर्छ त्यहाँनिर गएर बस्न घुम्न जानु मलाई मन मन पर्छ अनि एकपल्ट चाहिँ त्यहाँनिर जानु पऱ्यो भनेर म भनेको